अस्ति मैले स्न्यापडिलबाट एक दुईवटा स्कुलको किताबहरू मगाएको थिएँ कि तर सबै फाटेको खोल च्यातिएको किताबहरू मात्रै ल्याइदिएछ नि हौ खोई उतैबाट त्यस्तो पठाइदिएको हो कि न बाटोमा आउँदै गर्दा रफ भएको हो कि फेरि भित्र हेर्दाखेरि नयाँ छ बाहिर खोलहरू चाहिँ सबै च्यातिएको छ अनि रिसिभ गरेँ अब फर्काइदिनु नि भन्दाखेरि पनि मान्दैन फर्काउनु पनि अन्त यो त एकदमै तितो अनुभव भयो त हौ